हेलो दाजु सुमन दाजु होला है त्यो गाडी चाहिएको थियो बेलुका अहिले कम्सी जानुपर्ने छ कस्को के मिटिङ छ अरे बेलुका चाहिँ निक्लिनु पर्छ अरे है गाडी चाहिएको छ म एक्लै भए त बाइकमा गइहाल्थेँ हो अब एक दुईजना केटाहरू पनि लिएर जानुपर्छ अरे र अहिले गाडी चाहिँ बेलुकाको लागि चाहिँ टक्क रेडी गरिदिनु को कस्तो छ कल गरेर ल है दाजु भयो होला होइन